भाइ मैले अस्ति त्यहाँ उयो त्यहाँबाट प्रडक्ट मगाएको थिएँ होइन तपाईँहरूले त्यसरी प्रडक्ट्स कस्तो घिनलाग्दो बेच्दोरहेछ हो मैले त राम्रो सोचेर मगाएको थिएँ अनि त प्याकेजिङ पनि यस्तै त्यत्तिकै खराब हो अब त्यस्तो प्रडक्ट बेचेर पनि तपाईँहरूले कसरी हाम्रो पनि त पैसा बोटमा फल्दैन तिमीहरूले पनि बुझ्नुपऱ्यो नि त हामीले पनि कत्ति मिहिनेत गरेर पैसा कमाएको हुन्छ हामीलाई पनि केही किन्नु मनपर्छ र हामीले तपाईँहरूको प्रडक्टबाट भरोसा गरेर तपाईँहरूकोबाट मगाएको हुन्छौँ त तपाईँहरूले कसरी यस्तो घिनलाग्दो प्रडक्ट बेच्नसक्छ अब हुन्छ नि अब तपाईँहरूले पनि हाम्रोबाट उयो गर्छ तपाईँहरूले पनि काहीँबाट किनेरै गर्छ होला होइन तर पनि हामीले आफ्नो यत्रो मिहिनेत गरेको पैसा तपाईँहरूलाई दिँदैछ भनेर होइन तपाईँहरूले बुझेर पनि अब राम्रो प्रडक्ट पठाउनपर्ने हो नि त तपाईँहरूले त्यस्तो घनलाग्दो प्रडक्ट पठाएर चाहिँ तपाईँहरूको त्यो बिजनेस चाहिँ कसरी चल्छ अब तपाईँहरूले पनि बुझ्नुपर्ने हो नि त त्यो कुरा चाहिँ होइन अन्त त्यस्तो घिनलाग्दो प्याकेजिङ अबुई मैले त अब कत्ति मगाएको त त्यस्तो सामानहरू तर यस्तो घिनलाग्दो चाहिँ तपाईँहरूकोबाट आएको हो होइन मलाई त मेरो त साथीले राम्रो आउँछ भनेर मैले मगाएको थिएँ तर तपाईँको त अबुई के भन्नु अब त्यो त्यस्तो घिनलाग्दो त्यसरी तपाईँहरूले त्यस्तो प्रडक्ट बेचेर गयो भने चाहिँ तपाईँहरूको चाहिँ तपाईँहरूको चाहिँ त्यो बिजनेस चाहिँ बन्द हुने चान्स हुन्छ हो त्यसै कारण मैले भनेको अबदेखि आइन्दादेखि चाहिँ त्यस्तो नगरिदिनु होस् ल किनभने पैसा हाम्रो पनि हो हामीले पनि मिहिनेत गरेर कमाएको हुन्छ